हाम्रो विद्यालयमा पहिलानिर थियो एउटा पुस्तकालय जहाँ जहाँ हामीलाई हरेक शुक्रवार हामीलाई पुस्तकालय जानको लागि हामीलाई पर्मिसन दिने गर्थ्यो स्कुलबाट र हामी सबै गएर पढ्ने गर्थ्यौँ र अहिले पनि पढ्ने पढ मतलब पढ्ने गर्थ्यौँ पढ पढ्थ्यौँ त्यही भएर धेरै बुक्सहरू थियो त्यहाँनिर अब नलेजहरूको कुराहरू जुन चाहिँमा अब कसिक्स बुक्सहरू पनि थियो एक दुईवटा अनि जोग्राफीको अन्त जुन चाहिँ बायोलोजी क्यमेस्ट्रीको बुक्सहरू जति पनि थियो हामी पढ्ने गर्थ्यौँ हरेक शनिवार हामीलाई एक घन्टा या त आधी घन्टा पढ्ने टाइम दिन्थ्यो पढ्थ्यौँ हामी अन्त मेरो अब सानोमा बाल्यकालमा पढेको किताबहरूमध्ये त त्यही नोभल्सहरू छ नोभल्सहरू एक दुईवटा नोभल्सहरू अनि प्राय बेसी कमिक कमिक्स बुक्सहरू छ जुन चाहिँ कमिक्स बुक्सहरू अनि अन्त त्यहाँबाट एभेन्जर्सका कमिक्स बुक्सहरू एक दुईवटा अनि त्यही हो अब बेसी जस्तो कमिक्स बुक्स नै पढ्ने गर्थ्यौँ अनि अन्त त्यसमा पनि अब एभेन्जर एभेन्जर अब इट्स माइ फेभरेट कमिक्स अब यसमा अब हेऱ्यौँ भने कमिक्समा मेरो सबैभन्दा फेभरेट थियो अन्त यो अहिले पनि अब कोही कोही अहिले त त्यो पढ्दिन कमिक्सहरू त अब अब अल्छी लाग्छ पढ्न पहिला चाहिँ तर म बाल्यकालमा म सानो हुँदाखेरि चाहिँ त्यही बुक्सहरू धेरै पढ्ने गर्थेँ कमिक्स बुक्सहरू मैले एभेन्जर्सको मार्भल्स भयो सोनी सोनिस कमिक्सहरू जति पनि थियो उनीहरू पढ्ने गर्थेँ म अनि अब अनि त्यसपछि अब बाल्य अब स्कुलमा चाहिँ हाम्रो विद्यालयमा त त्यही अब लाइब्रेरी हुन्थ्यो लाइब्रेरीमा प्राय म त्यही साइन्टिफिकहरूको त्यो बायोलोजी या त या त फिजिक्सको बारेमा फिजिक्सको किताबहरू जति पनि बेसी पढ्ने गर्थेँ अनि बेसी इन्ट्रेस्ट लाग्थ्यो पनि अन्त प्राय जस्तो मैले अब हेरेकोमा चाहिँ अब त्यही बायोलोजी बेसी पढ्ने गर्थेँ एनिमल्स को बारेमा जति पशु पक्षी प्राणीहरूको जति छ त्यसको बारेमा बेसी पढ्ने गर्थेँ अनि अब अहिले पढ्छु बुक्सहरू तर अहिले बेसी नलेज बुक्सहरू मात्रै पढ्ने गर्छु जुन चाहिँ अब त्यस्तै जिरो टू वान भयो जत्ति बुक्सहरू छ यो बुक्सहरू पढ्ने गर्छु अहिले चाहिँ तर बाल्यकालको मेरो कमिक्सहरू अहिले पनि छ तर सानो सानो बुक्सहरू